हेलो सुन्नुहोस् न तपाईँको गाडी म क्यान्सल गर्दैछु किनभने मलाई एकदमै छिटो जानु छ मलाई एयरपोर्ट तपाईँलाई मैले भनेकै थिएँ तपाईँको एकदमै ढिलो भयो अहिले तपाईँ जुन प्रकारले अब हिँड्नु हुँदैछ र त्यहाँ तपाईँ यहाँ आइपुग्दा तपाईँलाई धेरै टाइम लाग्ने भयो त्यसले गर्दा म यहीँको गाडी यहीँ मैले गाडी मिलाएँ र यहीँबाट म लिएर जाँदैछु तपाईँ कृपया माफ गरिदिनु होला तपाईँ नआई दिनुहोस् र तपाईँको गाडी क्यान्सल गर्दैछु र नरिसाइकन तपाईँ मेरो नरिसाइकन तपाईँ नआई दिनुहोस् र यहीँबाट म गाडी लिएर जाँदैछु धन्यवाद